हेलो हजुर यो रेनुका स्टोर हो प्रधान नगर है ए हजुर म पूजाको लागि नि सपिङ गर्नु थियो कि अनि तपाईँको दोकानमा कस्तो कस्तो अहिलेको अहिले लुगाहरू आएको छ भनेर सोध्नुको लागि नि मो मिलनमोड कोलाबारीबाट बोलेको सबै फेमिलीको लागि बाबा आमा अन्त मेरो एकजना छोरी छ दिदीको छोरी उसको लागि अनि बहिनी मेरो लागि कुर्ताहरू जामा अनि पिस पेन्ट सर्टहरू कुर्तीहरू यो सबै पाउँछ तपाईँको दोकानमा ए हजुर मलाई सारी चाहिँ होइन कि सारीभन्दा पनि मलाई खास चाहिँ अहिले जुन सेट कुर्ताहरू निक्लिएको छ नि त्यही कुर्ताहरू नै मलाई चाहिएको त्यो कुर्ताको रेन्ज चाहिँ कतिदेखिन्को छ स्टार्टटिङ छ हजुर ए हजुर त्यही त कलरहरू पनि सबै कलरमै छ है तपाईँकोमा ए हुन्छ मलाई चाहिँ खास कुर्ता चाहिएको थियो अनि त्यसपछि नानीको लागि मेरो एउटा छ वर्षको बहिनी छ बहिनी भन्दा पनि दिदीको छोरी उसको लागि चाहिँ मलाई के भन्छ ऊ यो हाफपेन्ट र भेस्ट चाहिएको थियो कि त्योहरूमा पनि कलरहरू छ होला नि है

ए डिजाइन थुप्रो छ होला नि है ए ए हुन्छ हुन्छ म आउँछु नि ल त्यसोभए तपाईँकोमा भोलि आएर म त हेर्छु नि ल तपाईँ तपाईँसँगै हुन्छ हुन्छ हुन्छ थ्याङ्कयु हुन्छ